हेलो अङ्कल ए तपाईँलाई मैले दस माइलमा बोलाएको थिएँ नि है ए कुनै कामले गर्दाखेरि म र मेरो साथी त्यहाँ बाह्र माइलमा जाँदैछौँ मलाई ल्याउन त्यहाँ नै बाह्र माइलमै आउनुहोस् न ल